अब डेली गाउटमा जाने काम चाहिँ अब बेलामा म जान्छु त्यहाँ चाहिँ एउटा क्याफे छ त्यहाँ चाहिँ दिनमा एकखेप चाहिँ जान्छु हामी अन्त बाहिर चाहिँ म दिल्लीमा बस्छु कि त्यहीँ अब काम गर्छु मेरिटको अफिसमा एउटा कर्परेट अफिस छ त्यसमा चाहिँ अब अहिले चाहिँ छुट्टीमा आइरहेको छु नभए त्यहीँ हुन्छु म दिल्लीमै अन्त त्यहाँबाट अब अफिस जानुलाई दिल्लीदेखि गुँडगाउँ जुन चाहिँ छ अब त्यसमै अफिस छ मेरो त्यहाँ चाहिँ अब हप्तामा पाँच खेप चाहिँ मलाई जानु पर्छ